म चाहिँ अहिले फिलहाल चाहिँ केही पनि आफ्नो काम चाहिँ गर्दिनँ काम गर्दिनँ भन्दा पैसा आउने केही नोकरी चाकरीहरू चाहिँ गर्दिनँ म चाहिँ अहिले फिलहाल चाहिँ मास्टर्स अब् साइन्स एमएससी गरेर बसेको फिलहालै मैले दुई तिन महिनाहरू खालि भयो मास्टर्स गरेर बसेको चाहिँ र म चाहिँ केही अहिले घरी चाहिँ आफ केही कामधन्दामा चाहिँ लागेको छुइनँ